हेलो ए अङ्कल सुन्नुहोस् न ए म यता अनिजल बोलेको कि म चाहिँ उयो गर्छ नि त यसो खेत सब्जीहरू बेच्नुहुन्छ होइन तपाईँहरूले अन्त होइन होइन बेच्नुहुन्छ होइन तपाईँहरूले अलिअलि अन्त हौ त्यस्तै म चाहिँ उठाएर त्यो उठाइकिन बेच्ने काम गर्छु नि त म तपाईँको बारेमा सुनेको थिएँ तपाईँले खेतीपाती गर्नुहुन्छ भनेर हो अलिअलि सब्जीहरू पनि हजुर त्यस्तो सब्जी खोर्सानी के केको भयो होइन तिनीहरूको खेती गर्नुहुन्छ भनेर सुनेको थिएँ अन्त तपाईँकोमा अहिले के के छ होला हौ ए खोर्सानीहरू पनि डाङडुङ छ नि मलाई त्यो उयो सिमी इस्कुसहरू चाहिँ चाहिएको थियो कि मलाई चाहिनु चाहिँ निकै निकै भन्दा पनि अब तपाईँकोमा कति छ अब कति छ अब तपाईँकोमा जति छ त्यति चाहिँ लैजाउँ भनेर सोचेको थिएँ कि अब तपाईँले त्यो कति दिनुहुन्छ कतिमा दिनुहुन्छ सबै हजुर हजुर तपाईँले इस्कुस कसरी केजी दिनु हुँदैछ हौ अहिले ए बिस रुपियाँ केजी त्यहाँदेखिको घट्दैन त्यही त मलाई अलिक त्यो पन्ध्र जस्तोमा दिएको भए चाहिँ म निकै लान्थेँ नि भनेर नि कि अन्त अरू अरू अरू सब्जीहरू पनि लानु पर्ने ए बिहीबारे हाटको लागि चाहिरहेको छ अन्त त्यही कारणले गर्दा कि मलाई उयो हुनु त हो के अब मलाई त्यो इस्कुस चाहिँ पन्द्र रुपियाँ केजीमा दिनु भएको भए चाहिँ राम्रो हुन्थ्यो भनेर नि अन्त त्यो सिमी उयोहरू चाहिँ कसरी छ हौ सिमी त्यतातिर कति उयो गर्नुहुँदैछ हौ तपाईँहरूले कसरी केजी दिनुहुँदैछ ए पच्चिस तिस है हेरी हेरी हुन्छ होलान्त मलाई त्यो सिमीहरू चाहिँ बिस रुपियाँ केजीतिर चाहिएको थियो कि त्यही त चाहिएको थियो अन्त त्यसले गर्दा नि हुन्छ अन्त त्यो आएर कुरा गरौँ न है भेटौँ न मलाई निकै चाहिएको थियो कि मिलाउँ न मिल्छ होला हौ कुरा त्यसमा त ए अन्त त्यो त्यही त बिहीबारे हाटको लागि मलाई चाहिएर नि कि यतातिर पनि खेती गर्ने मान्छे नै छैन हो अन्त तपाईँको बारेमा चाहिँ निकै सुनेको थिएँ खेती गर्नुहुन्छ भनेर सुनेको थिएँ अन्त त्यसले गर्दा कल गरेको नि तपाईलाई हुन्छ हुन्छ म त्यसो भए आएर मिलाउँछु नि है मिलाउँ नी हामी तर दाम चाहिँ दाम चाहिँ अलिकति मैले जति दिनु पऱ्यो हुन्छ हुन्छ म म आउँछु नि भेटेर बात गरौँ ना हुन्छ हुन्छ